आदिवासीहरूको चाहिँ अब कलाहरू भनेको उनीहरूको चाहिँ धनुकाँड हो धनुकाँडमा उनीहरू धेरै सिपालु भएको हुन्छन् आदिवासीहरूको उयो नि धनुकाँडले पहिचान गराउँछ र उनीहरूको त्यो संरक्षण गर्नुको लागि उनीहरू आदिवासी दिवस पनि पालन गर्छन् त्यो अब हाम्रो नेपालीहरूको जस्तै दसैँ तिहार हौ त्यस्तो उयो राख्नु कोही लागि पनि उनीहरूले आदिवासी दिवस पालन गर्दै जान्छन् र त्यो दिवसहरूमा धनुकाँडहरू धनुकाँडहरूको प्रतियोगिता राखेर उनीहरूले आफ्नो आदिवासी जातीय उयस सम्प्रदायलाई चाहिँ उनीहरूले अगाउ अगाडि राख्छन् ताकि आउने भावीपिँढीहरूले पनि यो दिनहरू चाहिँ यादगार रहोस् भनेर उनीहरूले त्यसको लागि धनुकाँडको प्रतियोगिताहरू पनि राख्ने गर्छन्